हजुर को बोल्नु भएको होला ए तपाईँको परिचय दिनुहोस्

र कुन स्कुलमा हुनुभयो तपाईँ ए हजुर तपाईँलाई के विषयमा चाहिँ जान्नु थियो ए हजुर र तपाईँले के सोच्नु भएको छ फ्युचरमा के गर्ने भनेर सोच्नु भएको छ हजुर र तपाईँको अहिले फिलहाल पढाइ चाहिँ कति पढ्नुभयो ए हजुर र अब आउने दिनमा चाहिँ तपाईँ प्रोफेसर एज अ प्रोफेसर तपाईँ हुनु चाहनुहुन्छ है र तपाईँले के जान्नुको लागि चाहिँ मलाई कल सम्पर्क गर्नुभएको होला

ए तपाईँ भनेपछि बिए फर्स्ट इयर है भर्खर तपाईँ सुरु गर्नुभएको रहेछ र तपाईँले अब आउने दिनहरूमा तपाईँले अब धेरै पढ्नुपर्छ म कम्ती पढ्नुपर्छ भन्नु त सक्दिनँ किनकि अब जमानै त्यस्तै आयो सबैजनाले पढ्नै पर्छ हो र तपाईँले अनर्स गरिसकेपछि तपाईँले मास्टर्स गर्नुपर्ने हुनेछ हो त्यो एकदम जरुरी छ अहिलेको अहिलेको जमानामा एकदम पढ्नैपर्छ र तपाईँ प्रोफेसर लाइन चुज गर्नुहुन्छ भने चाहिँ तपाईँलाई एकदम अझै हायर एडुकेसन चाहिँ लिनु आवश्यक छ र अब कतिजना भन्छन् कम्ती पढाइमा पनि हुन्छ तर त्यसो हुँदैन अब नानीहरूको भविष्य भनेको प्रोफेसरको हातमा हुन्छ र प्रोफेसरै सबै ठुलो गुरु भने पनि प्रोफेसरै हो अब प्रोफेसरको हातमा छ एउटा स्टुडेन्टलाई त्यो लाइनमा पुऱ्याउने र म चाहिँ भन्छु तपाईँ जतिसक्दो पढ्नु सक्नुहुन्छ त्यो चाहिँ पढ्नुहोस् कलेज गर्नुहोस् त्यहाँदेखि युनिभर्सिटीहरू छ युनिभर्सिटी जोइन गर्नुहोस् त्यहाँदेखि तपाईँ केमा गर्न चाहनुहुन्छ अब तपाईँले भन्नुभयो इतिहास है हजुर अब इतिहास लिएर तपाईँ पढ्नुहुन्छ भने इतिहासलाई एकखेप विवरण गर्नुहोस् र जान्नुहोस् खोज्नुहोस् र तपाईँको रेफरेन्सहरू लिएर अघि बढ्नुहोस् त्यसरी नै अब तपाईँ अघि बढ्नुहोस् भइहाल्छ हजुर एकदमै एकदमै गर्नुपर्छ हजुर हजुर